भाइ हामी यो के अरे फब्रुअरी छ तारिख हाम्रो फेमिली चाहिँ जयगाउँतिर घुम्नु जाने प्लान गर्दैछौँ भाइको गाडी भ्याउँछ भने मिलाउनु भनेर भाडा के कस्तो हो तिन दिनको लागि भनिदिनुहोस् न